भर्खरै पौडी खोल्दै गरेकोलाई म चाहिँ यो सल्लाह दिन्छु कि जसमा तिमी पौडी खेल्नु अगाडि कुनै पनि सुरक्षित चिजको प्रयोग गर त्यसमाथि पनि तिमीले राम्रोसँग त्यो पौडी खेल्नु सिकेको छौँ कि छैनौँ त्यो बारे ध्यान देऊ किनभने पानीमा पस्नु अगाडि सबै चिजको ध्यान दिनुपर्छ त्यस नभए आफ आफूलाई दुर्घटनाको बिचमा ल्याएर छोड्ने अवस्था जस्तो हुन्छ राम्ररी सिकेको या सिकाउने मान्छेसँग सिकेर मात्रै तिमी पानीमा पौडी खेल्ने कोसिस गर पौडी खेलिसकेपछि तिमी सुरक्षित बाहिर निस्किएर तिमीले आफूलाई सुक्खासँग पुस्ने गर किनभने हामी हिल एरियामा बस्ने मान्छेलाई ज्यादा जस्तो चिसोको डर हुन्छ र हामी ठन्डामा बस्ने मान्छेलाई त्यसै पनि पौडी या पानीको आसपास नजिकै पनि धेरै जाडो या प्रब्लमहरू हुनुसक्छ